हजुर गुड आफ्टरनुन मिस हजुर हजुर हजुर भन्नुहोस् हजुर हजुर हजुर प्यारेन्ट्सहरूलाई अलाउड छैन होला फेरि है हजुर हजुर ए हजुर हजुर हुन्छ कि लानुहोस् न लानु त कि म अनलाइन नै पेमेन्ट गरिदिन्छु नि म आउनु पाउँदिन होला कि मेरो नानी चाहिँ अलिक मेरो नानी हजुर हुन्छ हुन्छ टाइम चाहिँ कति बजी हुन्छ म्याम ए नौ बजी हुन्छ हुन्छ म पठाइदिन्छु कि नानीलाई त तर नानी चाहिँ अलिक सानै छ कि पुरा केयर गर्नुपर्छ हौ नानीलाई चाहिँ खानु हजुर

ए होइन क्लासमा चाहिँ सबैभन्दा सानो मेरै नानी छ कि त्यसले गर्दा नि मलाई चाहिँ अलिकति टेन्सन लाग्छ कि हजुर हजुर हजुर ए हुन्छ ए हजुर हजुर त्यही त हुन्छ होइन सबै नानीहरू जाँदाखेरि किन उसलाई नपठाउनु पठाइदिन्छु नि पठाउनु त कि तर चिसोहरू चाहिँ नदिनुहोस् न ल साह्रै छिटो चिसो लाग्छ कि चिसोहरूचाहिँ नखाओस् न त्यही हजुर होइन कोल्ड ड्रिङ्सहरू चाहिँ नखाओस् भन्ने नि मेरो चिसो छिटो खोकीहरू लाग्छ कि हजुर हुन्छ हुन्छ म म पानी चाहिँ पठाइदिन्छु नि घरबाटै कि अन्त सबै सबै गएपछि उसलाई किन नपठाउनु जाओस् न सबै जाँदा घुमेर आउँछ नि हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू